दुर्गम ग्रामीण क्षेत्रमा बसोबासो गर्ने मानिसहरू का लागि मनोरञ्जनको साधन भनेको नै खेलकुद हो खेलकुद अन्य माध्यमहरूभन्दा सहजै उपलब्ध हुन्छ अथवा मानिसले सहजै यसलाई अप्नाउने अप्नाउँछ अथवा खेल्छन् जसरी अन्य जुन प्रकारको माध्यमहरू हुन्छ ती गाउँहरूमा जुन दुर्गम गाउँहरू हुन्छ त्यहाँ ती कुराहरूको सुविधा हुँदैन तर खेलकुद मानिसले आफैले पनि नाना प्रकारका खेलकुदहरू खेल्न सक्छन् त्यसैले जब मानिसहरू ग्रामीण क्षेत्रतिर बसोबासो गर्ने मानिसहरू जब दिनभरिको कामले अथवा दैनन्दिन कामले लखतरान भएको हुन्छ अथवा तिनीहरू तनावपूर्ण जिन्दगी बाँचिरहेका हुन्छन् तेतिबेला कुनै पनि एउटा खेल खेलेर उनीहरूले आफूलाई तनावमुक्त गर्ने काम गर्दछ खेलकुदले मानिसलाई स्फूर्ति दिनका साथै कुनै पनि कुरा गर्नमा जोस र जाँगर भर्ने हुनाले अनि मनोरञ्जन दिलाउने हुनाले मानिसहरूलाई यसले तनाउबाट मुक्त गराउँदछ